नमस्ते दाजु सुन्नु होस् न म यहाँ तपाईँहरूको दोकानमा केही सामानहरू एउटा आफ्नो व्यवसायको लागि चाहिँ अर्डरको लागि आएकी छु जस्तै सामानमा चाहिँ लुगाहरू साडी धेरै मात्रमा साडी डिजाइन डिजाइनको साडी है र फेसनेवल साडी अन्त कुर्ता है फेसनेवल कुर्ता डिजाइन डिजाइनको अन्त कुर्ती सुतीको सिन्थेटिक है धेरैवटा जतिवटा अहिले चल्दैछ त्यही अनुसारको कुर्ती कुर्ता अन्त नानीहरूको ड्रेस अन्त यो दसैँको लागि छोरी नानीहरूको जामाहरू है म चाहिँ अर्डर गर्नु चाहन्छु यो अर्डर गर्दा मैले यति सामानहरू अर्डर गर्दा के तपाईँहरूले मलाई छुट दिनु हुन्छ यदि तपाईँहरूले मलाई छुट दिन्छौँ भनेर भन्नु हुन्छ भने मैले अर्को दोकानमा त थर्टी पर्सेन्ट छुट पाएको थिएँ तर यहाँनेर तपाईँ तपाईँको दोकानबाट अझ यो सामान बेसी मात्रमा मैले अर्डर गर्यो भने अझ बेसी छुट पाउँछौँ कि भन्ने आशाले पनि म यहाँ आएकी के तपाईँहरूले मलाई छुट कुपन प्रोमो कार्टको एउटा मलाई लिखित रूपमा दिनु सक्नु हुन्छ जसमा कि म यो यत्रो ठुलो व्यवसाय गर्दाखेरि चाहिँ एकदम ढुक्क भएर गर्नु सकौँ मेरो यत्रो अर्डरहरू चाहिँ तपाईँहरूसँग चाहिँ तपाईँहरूको दोकानमा चाहिँ म एकदम अर्डर गरेर लान सकौँ सामान